ए भाइ अँ जी ए हिजोआज यस्तो खालको पो ले पठाइदिनुभएछ त तपाईँले त हजुर अनि तपाईँले यस्तो खालको होइन मैले अर्को खालको भनेको थिएँ नि त त्यो जुन चाहिँ हजुर यस्तो खाना खाना पकाउने कोही बेला यस्तो ताप्नु नि हुने हजुर सानो प्रकारको हजुर अब यो त अब के गर्नु मलाई यो त हजुर हजुरको मिठाई त काम लागेन मलाई त हजुर अँ यो लार्ज ठिकैको क्या हो तपाईँ यस्तो हजुर त्यसमा मात्रै बनाइहाल्छु नि अँ अच्छा कुन चाहिँ क्वालिटीको छ तपाईँकोमा राम्रो छ कि त हजुर त्यो प्लेट हुन्छ नि हो प्लेट अलिक राम्रो हुनुपर्यो नि हो फुट्दोरहेछ नि हो भाइ त्यो त अन्त हजुर त्यो होइन होइन त्यो उयो सेतो खालको होइन हो अलिक त्यो कस्तो खालको रातो टाइपको हुँदोरहेछ नि हो त्यो हजुर अँ त्यही पठाइदिनु पठाइदिनु होस् तपाईँले अन्त को छ दोकानमा चाहिँ तपाईँको अन्त अहिले जानुहुन्छ दोकान तपाईँ सिधै अँ

अब कोही भए न त केटालाई पठाइदिनु नि त तपाईँको अन्त अनि म त अब भ्याउँदिनँ होइन त्यो घरको लन्ठाले कति बजीतिर पठाइदिनु हुन्छ अँ ब बेलुका त हजुर हुन्छ हुन्छ बेलुका अँ छिटो पठाइदिनु होस् चार बजीतिर पठाइदिनु होस् न अच्छा ल ल भाइ ल जानुभएको होइन अन्त हुन्छ हुन्छ